स्थानीय विद्यालयमा भर्ना गर्दाखेरि पहिले हामीले हाम्रो मातापिताको जुन चाहिँ प्रमाण पत्र हुन्छ त्यो प्रमाण पत्र लिएर जानु पर्ने हुन्छ जस्तै आधार कार्ड भोर्टर कार्ड जे पनि लगेर जानु पर्ने हुन्छ अनि जुन चाहिँ हाम्रो जुन चाहिँ नानीहरूको प्रमाण पत्र हुन्छ त्यो पनि लिएर जानु पर्ने हुन्छ जन्म दर्ता पनि लिएर जानु पर्ने हुन्छ अनि त्यो देखाएर त्यहाँनिर जुन चाहिँ हाम्रो एडमिसन गराउने डेक्स हुन्छ त्यहाँ गएर हामीले भर्ना गर्न सकिन्छ यसका लागि हामीले शुल्क नतिर्नु पर्ने त हुँदैन शुल्क अलि अलि लाग्दछ जस्तै हजार रुपियाँ दुई हजार रुपियाँसम्म हामीलाई लाग्ने गर्दछ